हलो स्वीकृति रेस्टुरेन्टबाट बोल्नुभएको मलाई चार कप कफी र उयो के भन्छ दुई पेला सुप चाहिएको थियो अलिक प्याकेजिङ चाहिँ राम्रो गरिदिनुहोस् ल यहाँसम्म आइपुग्दा अलिकति तातो हुने अन्तखेरि एड्रेस चाहिँ जज बजारमा हो ल मलाई त्यहाँ आएर कल गर्नुहोस् न एकताल